हजुर हेलो हजुर तपाईँको जु जुत्ताको दोकान छ तपाईँहरूको दोकानमा कस्तो कस्तो खाल्को जुत्ताहरू छ मलाई लो एङ्कलमा चाहिएको थियो कि एडिडासको हजुर एडिडासको जुन चाहिँ भए नि हुन्छ कुन चाहिँ कुन चाहिँ छ भन्नुहोस् त

मलाई लो एङ्कलमा एउटा राम्रो जुत्ता चाहिएको थियो कि अन्त तपाईँको त्यहाँनिर प्राइसहरू कति के छ कुनि त्यो भनिदिनुहुन्छ कि भनेर नि तपाईँको दोकानबाट नि हजुर पहिला पनि मैले लिएँको थिएँ कि अलिकति क्वालिटी चाहिँ राम्रो लागेन हो हजुर हो त तपाईँकै त्यहाँबाट लिएको थिएँ मैले खै कुन्नि एकपल्ट चाहिँ मैले लिएको थिएँ त्यो चाहिँ राम्रो लागेन कि त्यही कारण होइन म चाहिँ सोधेरै तपाईँको दोकान राम्रो छ भनेरै एकपल्ट मैले तपाईँलाई फोन गरेको अन्त तपाईँको दोकान चाहिँ कहाँनिर हो तपाईँको दोकान चाहिँ कहाँनिर हो ए त्यही त मैले एकपल्ट अनलाइनबाट लिएको थिएँ कि अनलाइनबाट चाहिँ आएको छु तर दोकान चाहिँ म तपाईँको गएको छुइनँ नि त भएर नि हजुर मलाई एउटा जुत्ता राम्रो चाहिरहेको थियो कि त्यही तपाईँको दोकान आउँ भनेको कि खुला छ आज ए हुन्छ कति बजे बन्द हुन्छ तपाईँको ड्युटी एकचोटि मेरो ड्युटीबाट निक्लिदाखेरि अलिक ढिलो हुन्छ कि ए दस बजेतिर बन्द हुन्छ हुन्छ त्यसो भए म छ बजेतिर ड्युटीबाट निक्लिन्छु कि हजुर अन्त त्यो जुत्ताको दामहरू चाहिँ अलिकति डिस्काउन्टमा हुँदैन तपाईँको

ए हो नि एकपल्ट होम डिलिभेरी गराको थिएँ कि राम्रो आएन नि त अन्त म चाहिँ अलिकति गएरै हेरेरै लियौँ भनेर नि हुन्छ भरे आउँछु नि ल तपाईँको दोकान हुन्छ हुन्छ हुन्छ